हेलो हेलो हजुर हो त तपाईँ को बोल्नु भएको होला ए हजुर ए योपालि धेरै राम्रो फलेको छ र त्यो अहिले योपालि त धानहरू पनि धेरै राम्रो भएको छ पहिलाको सालभन्दा त हजुर ए मजुरहरू त आउँदैछ नि अब यहाँनिर तल पुरा मजुर हुन्छ हो त्यहाँनिर पाहाडहरू पनि छ जङ्गलको छेउमा भएर त्यही कारण मजुरहरू त आउँदैछ र अब त्यति बिगार त गरेको छैन मजुरले अन्त र म पनि हामी मजुरहरू पनि खेद्छौँ नि तर बेसी बिगार चाहिँ गरेको छैन तर मजुरहरू त आउनु चाहिँ आउँछ मसित मसित मसित मेरो हस्बेन्ड बस्नुहुन्छ हामी दुईजनै जान्छौँ नि हामी दुइजनै तर बेसी पनि आएको त छैन मजुर हजुर त्यो भयो भने त धेरै राम्रो हुन्छ नि हामी त ढुङ्गाले खेद्छौँ हजुर त्यो अस्ति त डेन्जर पानी परेर धेरै डरलाग्दो पानी परेर बेसी त अब त्यो हामीले त्यहाँनिर बिगार्नु त बिगारेको छ तर धेरै बेसी त बिगारेको चाहिँ छैन हजुर हामीले ठिकै काट्यौँ नि अस्ति तर त्यो पानी परेर त कि हल्का त्यो पानी परेर चाहिँ त्यो हल्का बिग्रेको थियो कि अन्त हामीले फेरि हामीले हिजो बनाइहाल्यो नि नालीहरू पनि रामरी बनाइहाल्यो हामीले हजुर हजुर हामीले धानबाहेक अरू हामीले सिमीहरू रोपेको छ अन्त टमाटरहरू रोपेको छ ए साग रोप्दैछ अन्त हामीले भर्खर भर्खर रोपेको त्यो फल्नु फल्दैछ अहिले अस्ति त म त्यो पानी परेर त्यो त बिग्रिन्छ होला भनेको त धन्नले केही पनि भएन रहेछ अहिले त रोप्दैछ हामी त्यो सागहरू रोप्दैछ हामी टमाटरहरू फल्दैछ भर्खर भर्खर ए हुन्छ हुन्छ हुन्छ त्यो त केही नभन्नुहोस् न हामी बुझाइहाल्छ नि अहिले तपाईँको त्यो ट्याक्सहरू